हामी चाहिँ घरमा साग सब्जी फुल सबै रोप्छन् रोप्छौँ अन्त त्यो चाहिँ साग सब्जी चाहिँ खानुको लागि रोप्छन् रोप्छु अन्त त्यो फुलहरू चाहिँ अब घरमा राम्रो देख्नुको लागि यसो वरिपरि फुल फुलिरहेको देख्यो भने कस्तो राम्रो देख्छ त्यही कारण